पहिला त रङ छानेरै बुन्नुपऱ्यो जस्तो कि अब स्वेटर बुन्दाखेरि लेडिसको स्वेटर बुन्दाखेरि अगाडि खुल्ला भएको बुनेको राम्रो हो कल्लर भएको पनि हुन्छ भी पनि हुन्छ अगाडि खुल्ला भएको अलिक ठिकैको हल्का कलर मधुरो मधुरो कलर कलर मिसायो भने एउटा कलरहरू त्यस्तो बेसी कलर मिसायो भने रागे र पाटे हुन्छ राम्रो हुँदैन जेन्सको पनि त्यही हो गला भएको स्वेटरहरू बुन्नु पऱ्यो त्यसरी नै बुन्दै जानु पऱ्यो नानीहरूको पनि त्यही हो स्वेटरको रङले नै स्वेटर राम्रो हुन्छ अनि म यता उयो पनि बुन्छु के हरे क्रुस पनि चलाउँछु यता काँटा पनि चलाउँछु काँटाले पनि बुन्छु स्वेटरहरू यता मिसिनमा नि बुन्छु काँटाले नि बुन्छु यता क्रुस पनि चलाउँछु क्रुस चलाउँदाखेरि चाहिँ जस्तो कि टिभी छोप्ने सेटप बक्सहरू छोप्ने चियरतिर ओछ्याउने यस्तैहरू बुन्दाखेरि अब कलर मिलाएरै बुन्नु पऱ्यो म त्यो काठको चक्कीमा पनि बुन्छु अनि क्रुसले पनि बुन्छु धेरै किसिमले बुन्छु अनि त्यसमा चाहिँ अब रातो र सेतो भुइँ भयो भने रातो फुल भयो भने राम्रो सुहाउँछ कालो फुल भएर सेतो भुइँ भयो भने राम्रो सुहाउँछ एता पहेलो भुइँ भएर पहेलो फुल भएर कालो भुइँ भयो भने राम्रो सुहाउँछ त्यसरी मिलाएर बुनेको राम्रो देखिन्छ मैले एउटा रातो र सेतोमा बुनेको छु घरमा टिभी छोप्ने राम्रो छ सबैले मन पराउँछन् आउने मान्छेहरूले कति दामी हौ यो त भनेर मन पराउँछन् टिभी यता चियरहरू छोप्ने पनि बुनेको छु सबैले मन पराउँछन् राम्रो लाग्छ त्यस्तै हो अब कलर मिलाएरै बुन्नु पर्छ रातो मलाई मन पर्ने कलर चाहिँ रातो पहेँलो बैगुने कलर यता सेतो हरियो पनि राम्रै हुन्छ के के जाति बुन्नुमा अनि निलो पनि राम्रै हुन्छ लु के के जाति मिलाएर बुन्नुको लागि राम्रो राम्रो कलरहरू गरेर मिलाएरै बुन्नु पर्छ